हाम्रो राज्यको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धनमा नेपाली भाषाको भूमिका अवश्य रहेको छ राज्यको मात्र नभएर नेपाली भाषीहरू विभिन्न स्थानमा बस्ने गर्छन् र नेपाली सर्वप्रथम त भाषाले हामीलाई चिनाउँछ हाम्रो भाषाले हामीलाई नेपाली हो भन्ने पहिचान दिन्छ अनि प्रत्येक भाषा बोल्ने व्यक्तिहरूको प्रत्येक भाषीहरूको आ आफ्नो संस्कृति आ आफ्नो रीतिरिवाज त्यससँग जोडिएका हुन्छन् र नेपाली भाषाको पनि त्यसै आ आफ्नो संस्कृति छ आ आफ्नो रीतिरिजहरू छ र जबसम्म भाषा जीवित रहन्छ जबसम्म नेपाली भाषा जीवित रहन्छ तबसम्म यी संस्कृतिहरू सदैव जीवित रहन्छ